मैले म हिज चम्पासरी गएको थिएँ कि चम्पासरीमा चाहिँ त्यो माहाकाली दोकान छ नि त्यो माहाकाली दोकानमा चाहिँ एउटा कुर्ती ल्याएको थिएँ कस्तो राम्रो रहेछ भन् न म त अब झुक् झुक् झुक् झुक् गर्दै लिएर आएको थिएँ होइन अनि भरे मतलब कपडा पनि राम्रो दे लागेको थियो नि अब हेर्दा है कपडा है ए म त बा रङ जान्छ कि जस्तो लागेको थियो कि अनि हेरेँ अब किन पहिला चाहिँ फर्स्ट वास चाहिँ गर्छु अनि मात्रै लाउँछु भनेर चाहिँ अलिक एउटा रङ पनि नगएको फेरि यस्तो सफ्ट यति राम्रो मतलब कपडा क्या कस्तो राम्रो लाग्यो अनि मतलब सफ्ट खालको कपडा